हेलो को बोल्नुभयो होला नि ए भन्नुहोस् त हो त घुम्नु आउने हो बैनीहरू ए अँ कहिलेतिर आउने कि आइसकेको ए अन्त होटल चाहियो कतिजना छ बैनीहरू पाँचजना भनेपछि तिमीहरूलाई केटी केटी छ कि केटा केटी मिक्स छ पाँचजना छ भने त अब तिमीहरूलाई त दुईवटा डबल बेडको एउटा सिङ्गल बेडको रुम दिनुपऱ्यो होला है त्यसो भएदेखि चाहिँ नि बैनी मेरो होटल चाहिँ कहाँ छ भन्दाखेरि डनबस्कोदेखि अलिकति भित्र पस्नुपर्छ कि यता मुनाल लज याद छ तिमीहरूलाई मुनाल लज याद छ अँ मुनाल लजदेखि अलिकति त्यसको छेउमा छ हो त्यहाँनिर आउँदाखेरि हुन् त रिसिप्सनमा मै हुन्छु अन्त हाम्रो चाहिँ डबल बेडको चाहिँ छ तपाईँको बाह्र सौ हो सिङ्गल बेडको चाहिँ छ एक हजार अन्त भनेपछि तिमीहरूलाई तिनवटा रुम चाहियो भने नि तिम्रो मात्रै अहिले नि बैनी गेस्ट अलिक बेसी छ कि त्यसले गर्दाखेरि दुईवटा डबल बेड मात्रै पो खाली छ त हौ रुम दुईवटा मात्रै खाली छ डबल बेडको एड्जस्ट गर्छ पाँचजना ए ल ल कति दिन बस्ने हो ए फाइभ डेज घुम्ने हो यता कालिम्पोङमा टुरिस्ट स्पोटहरू पनि घुम्ने हो ए अँ ल त्यसो भएदेखि चाहिँ यस्तो छ कि त हाम्रो त्यसले गाडी पनि दिन्छ हामीले टुरिस्ट गाइड पनि राखेको छौँ हो तर बैनीहरूले टुरिस्ट गाइडको र गाडीको चाहिँ एक्स्ट्रा चार्ज हुन्छ त्यसको चाहिँ गाडीको अब तिमीहरू कुन स्पोट जाने अब यहाँदेखि तिमीहरू उता नोकडाँडा झिल जाने हो कि त्यहाँदेखि पम्बू जाने हो कि होइन अनि यता चारखोल जाने हो कि लोलेपाला जाने हो कि होइन अन्त नजिकैको स्पोटहरू पनि छ अब यहाँनिर यो छ दुर्पिन छ होइन यतातिर अब डेलो दुर्पिन त तिम्रो ए एउटै दिनमा हुन्छ बिहान गयो त्यहाँदेखि दुर्पिन गएर त्यो त तिमीहरूले एकै दिनको चार्जमा हुन्छ होइन अन्त यो नोकडाँडाहरू जाँदा चाहिँ तिमीहरूलाई एक एक दिनको पर डेको अलग अलग पर्छ किनभने नोकडाँडा गएर घुमेर आउँदा एक दिन लाग्छ पन्बू एक दिन समथारहरू गयो भने एक दिन चारकोलहरू गयो भने एक दिन लाग्छ कफेरहरू होइन लोलेपाला पाँच दिनमा चाहिँ अब भ्याउँछ अलिअलि अन्त अब गाइड चाहिँ चाहिन्छ कि चाहिँदैन टुरिस्ट गाइड अँ टुरिस्ट गाइडको चाहिँ छ बैनी पर डेको दुई हजार छ हो गाडीको भाडा चाहिँ अब त्यो चाहिँ हेरी हेरी हुन्छ टाढो गएको अलिकति बेसी नजिक भयो चाहिँ गएको अलिकति कम्ती छ हो अन्त अर्को कुरो चाहिँ के छ भने नि बैनी मेरो होटलमा बसिसकेपछि फुडिङ लजिङ हो मेरो होटल चाहिँ खाना पनि अब यहीँ नै खानुपऱ्यो होइन मैले तिमीलाई अहिले जुन चाहिँ बाह्र सौ भनेँ नि डबल बेडको यो चाहिँ खानासँग चाहिँ होइन है यो चाहिँ खालि लजिङ मात्रै हो फुडिङको अलगै पर्छ फुडिङको चाहिँ फेरि यस्तो हो तिमीहरूको अर्डर अनुसार हुन्छ कि अब मेरो होटलमा चाइनिज पनि पाउँछ खाना हो इन्डियन पनि पाउँछ अन्त यहाँको लोकल हुन्छ नि हाम्रो नेपाली खाना लोकल खानाहरू पनि पाउँछ अब जस्तो मकैको भातहरू भन्यो भने होइन सिन्की किनेमा गुन्द्रुक लोकल कुखुराको मासु अन्त कोदोको पिठोको ढिँडोहरू त्यस्तोहरू पनि पाउँछ धानको चामल हो अचारहरू यो के अरे ऊ यस्तो भटमासको बनाएको अचारहरू त्यस्तो पाउँछ तर लोकल खाना चाहिँ अलिकति महँगो पर्छ क्या अरूभन्दाखेरि किनभने अहिले त्यो लोकल खानाको लागि चाहिँ अलिक सामानहरू मगाउनु चाहिँ साह्रै पर्छ नि त कि र अलिकति महँगो पर्छ तिमीहरूले खाना त जस्तो भन्छौ त्यही खालको अब चाइनिज खान्छौ भन्यो भने पनि चाइनिजमा पनि अब त्यही खालको आइटमहरू छ अन्त त्यसमा रेट अलगै त्यसको अलगै छ हो

अँ इन्डियन पनि पाउँछ खाना हाम्रोमा तर चाहिँ पाउँदैन है बैनी साउथ इन्डियन चाहिँ पाउँदैन खाना कि इन्डियन पाउँछ त्यहाँदेखिको यहाँको ट्रेडिसनल खाना पाउँछ त्यहाँदेखिको चाइनिज पाउँछ हो अन्त त्यसो भएदेखि ठिकै छ नि त कालिम्पोङमै रहेछौ तिमीहरू आऊ न त अब पाँचजना छ भने तिमीहरू अहिले कहाँ छौ बजारमै हिँडेरै आउँदा पनि हुन्छ मेरो होटल हिँडेरै आइपुग्छ रामबजारदेखि त्यहीँनिर हो कि म रिसिप्सनमै आऊ न त ल म मिलाइदिन्छु नि अब ठिकै छ पाँच दिन बस्ने रहेछौ टुरिस्ट गाइड पनि चाहिने गाडी पनि चाहिने रुम पनि चाहिने अब खाना पनि मेरोमै खाने अलिअलि डिस्काउन्ट गरिदिन्छु नि म ल हुन्छ ल राखेँ ल बैनी अहिले आएर बात मारौँ